हेलो दादा म त्यो अस्तिको बहिनी बोलेको कि मैले तपाईँकोबाट त्यो समान मगाएको थिएँ नि सारी धेरै राम्रो रहेछ है त्यसको क्वालिटी पनि मजाको रहेछ प्राइज पनि ठिक्कको है मैले लाको थिएँ नि धेरै राम्रो देख्यो अरे सुहायो अरे भन्नु हुँदै थियो है घरबाट पनि मम्मीहरूले पनि पापाहरूले पनि सबैजनाले धेरै राम्रो देख्यो सुहायो भन्नु हुँदै थियो अनि त्यो घरबाट पनि अडर गर्छु भन्नु हुँदै थियो सारी त्यस्तै है अनि साथीहरूले पनि अर्डर गर्चु भन्दैथ्यो अनि चाहिँ तपाईँकोमा त्यस्तै प्रडक्टको सारी छ भने चाहिँ मलाई पाँच छवटा जस्तो राखिदिनुहोस् न ल घरबाट पनि अर्डर गर्ने र साथीहरूले पनि धेरै मन परायो है राम्रो देख्डो रहेछ सुहाउँदो रहेछ भन्दैथ्यो अनि चाहिँ त्यसको दाम पनि ठिक्कै रहेछ भन्नु हुँदैथ्यो त्यसको क्वालिटी पनि राम्रो रहेछ भन्नुहुँदैथ्यो भन्दैथियो सबैजनाले अनि त्यस्तै क्वालिटीकै छ भने मलाई पाँच छवटा जस्तो चाहिँ राख्दिनुहोस् न ल